मलाई चाहिँ बाइक चलाउनु आउँदैन होइन मेरो हस्ब्यान्डको चाहिँ बाइक छ एनएस टू हन्ड्रेड होइन म चाहिँ कहिले कहिले अब छुट्टीको टाइममा मेरो हस्ब्यान्डसँग होइन बाइकमै जान्छु म नानी मेरो हस्ब्यान्ड तिनजना होइन अन्त सजिलो लाग्छ अब त्यहाँदेखि याङमाकुम नब्बे किलोमिटर छ होइन हामी त्यति टाडो पनि बाइकमै अब कम्फोर्टेबल भएरै पुग्छ होइन त्यसैकारण मलाई चाहिँ एनएस टू हन्ड्रेड मनपर्छ